मैले चाहिँ असमान्य चरा चाहिँ धनेश देखेको थियो जब हामी फारसमा जब घुमिराखेको थिएँ त्यति बेला चाहिँ पहिला फर्स्टमा देख्दाखेरि त म त ताजुब भएको थिएँ अब यस्तो खाले चरा जुन चाहिँ कति राम्रो भयो टुप्पामा चोँच उसको जुन चाहिँ चोँच पनि अलिक अस्वभाव लागे अब अर्कै टाइपको देख्दाखेरि चाहिँ मलाई पनि अब राम्रो लाग्यो त्यो पनि हाम्रो यता हाम्रो जगामा पनि पाइन्छ होला भनेर अन्त त्यति बेला छेउमा हुँदाखेरि हामीले फोटो पनि खिचेको थियो त्यसको अहिले पनि छ त्यो फोटो पनि राम्रो लाग्यो राम्रो त्यो चरा चाहिँ